मेरो फेभरेट सिङ्गर चाहिँ अघि भने मैले टोनी कक्कड हो होइन अन्त मलाई उसको एकदम पर्सनालिटीहरू मन पर्छ उसको भोइस मन पर्छ अन्त उसको गीतहरूतिर मलाई डान्स गर्न पुरा मन पर्छ अन्त ऊ ह्यान्डसम पनि लाग्छ अन्त उसको भोइस उसको भोइस चाहिँ मलाई एकदमै मन पर्छ अन्त उसको बि उसको यो पर्सनालिटीहरू राम्रो छ अन्त लाइक ऊ उसको बिहेभियर चाहिँ फ्र्यान्क खाले छ त्यसै कारणले मलाई मन पर्छ टोनी कक्कड चाहिँ